हेलो म कुन्जनी प्रधान बोल्दैछु तपाईँ उबरको कस्टमर केयर बोल्नुभएको हो मैले आज तपाईँहरूको उबरको साइटबाट आज मैले एउटा कार मगएको थिएँ तर यस्तो नराम्रो आयो कार चाहिँ यस्तो नराम्रो हालतमा आयो सिटहरू पनि भाँचिएको त्यो सिटहरू पनि त्यो सिटको त्यो लेदरहरू पनि च्यातिएको कस्तो खटारा न खटारा तपाईँहरूको साइटबाट हामीले ट्रस्ट गरेर मगाउँछ र अनि तपाईँहरूले चाहिँ यस्तो गाडी पठाउनुहुन्छ यो त फेयर भएन त तपाईँहरूले त पुरा चार्ज गर्नुहुन्छ त यस्तो थोडी गर्ने हो कस्टमरलाई मलाई त मेरो पैसा ऊ यो वापस गरिदिनोस् मलाई एकदमै मन परेन तपाईँहरूको फेसिलिटिजहरू त्यस्तो गाडी ड्राइभर पनि नराम्रो त्यस्तो तपाईँले राख्नुहुन्छ इन्डियाभरिमा तपाईँलाई ट्रस्ट गर्छ होइन अनि तपाईँले चाहिँ यस्तो सर्भिस दिनु थोडी राम्रो देख्छ मलाई मेरो पैसा ब्याक गरिदिनुहोस्